हेलो हेलो अङ्कित मोबाइल सोप बोल्नुएको हो ए मेरो फोन बिग्रेको थियो कि म अघि आएको थिएँ तर दोकान बन्द रहेछ रियलमी नार्जो हजुर अँ फोन पानीमा पसेको थियो हजुर त्यहाँदेखिन्को स्विच अफ छ खोलिएकै छैन ए हुन्छ आज खोलिन्छ दोकान ए भोलि कतिखेर ए कति लाग्छ बनाउनु चाहिँ अलिक कम्ती ए हुन्छ अनि त मेरो अर्को फोनको सिम पनि बनाउनु थियो रेडमी हजुर हजुर अहिले सिम बनाउनु छ नयाँ किनेको छ तर सिम छैन हजुर ए हुन्छ जियोको हो ए हुन्छ म भोलि आउँछु कति बजेतिर खोलिन्छ रे ए हुन्छ म यस्तै दस एघार बजेतिर आउँछु ल

हेलो मेरो नाम निकिता नेवार हो हुन्छ हुन्छ म भोलि आउँछु हुन्छ थ्याङ्क यु हुन्छ